खाना बनाउँदा म रेसेपीलाई जस्ताको तेस्तै अनुशरण गरेर पकाउनु पकाउँदिनँ किनभने जसको निम्ति पकाएको हुन्छ उसको रुचिअनुसार नै खाना बनाएको चाहिँ उत्तम हुन्छ त्यसमा चाहिँ कोही बेला जस्तै खानाहरू पकाउँदाखेरि चाहिँ मरिचहरू पनि प्रयोग गर्नु पर्ने हुन्छ र जसलाई जसको निम्ति पकाएको हुन्छ उसलाई मरिचको पिरोले हानी गर्ने हुन्छ पेट पोल्ने हुन्छ भने त्यो मरिच नहालेर त्यसको बदली अरू नै चिज खोर्सानीको धुलोहरू हालेर त्यो खानालाई त्यस्तो प्रकारले बनाउनु पऱ्यो है अब कतिलाई चाहिँ तेल मसाला कम मनपर्छ र त्यसलाई पनि कम बेसी आफ्नो हिसाबअनुसार जसलाई जसको निम्ति पकाएको छ उसलाई सोचेर नै पकाउनु पर्छ त्यस्तै कसैले निम्बूको अमिलो खानु हुँदैन र उसलाई अरू कुनै अमिलो जस्तै हामीले त्यसमा भेनिगरको प्रयोग गर्नु सक्छौँ है कसैलाई क्रिमहरूको खाँदा पेट बिग्रिने हुन्छ है यस्तो प्रकारको क्रिमहरू पनि नहालेर पनि पकाउनु पर्छ त्यसैले रेसेपी जस्तो छ त्यस्तै अनुशरण गरेर चाहिँ म बनाउँदिनँ